मैले अस्ति डस्टबिन किनेको थिएँ तर साह्रै खराब रहेछ मन परेन घरको मान्छेले साह्रै करायो म आएँ भने फर्काइदिउँ भनेको